दुई हजार दुई तिन हजार तिन सौ एक हजार पाँच सौ ब्यानब्बे दुई हजार सात सौ एकाउन्न चार हजार नौ सौ दुई